मैले मेटलीबाट हिटर किनेको थिएँ र त्यो चाहिँ मैले राम्रो होला भनेर किनेको तर त्यसको चाहिँ एकदमै तारहरू पनि डुप्लिकेट तार परेको थिएछ र त्यो तारहरू पनि चुट्टीहाल्यो त्यसको पार्ट्सहरू पनि अलिकति झर्दै फुटिहालेको थियो र त्यो चाहिँ मेरो एकदमै नराम्रो अनुभव थियो